मलाई चाहिँ लाग्छ कि अहिलेको जमानामा चाहिँ ग्रामीण क्षेत्रका युवा पुस्ताले उपयुक्त जीवनसाथी पाउन समस्याको सामना गर्नुपर्छ जस्तो लाग्दैनँ किनभने विशेष गरी हाम्रो क्षेत्रमा हाम्रो गाउँघरमा चाहिँ युवाहरू प्राय नै आजकल बाहिर गएर पढ्छ अनि फेरि अहिले चाहिँ इन्टरनेटको जमाना हो सोसियल मिडियाद्वारा पनि कतिजनाले केटीहरू पाएर पनि तिनीहरूलाई भेट्छ र विवाह हुन्छ अनि फेरि गाउँकै केटाकेटीहरू विवाह हुने चालन त उहिलेदेखि नै हो गाउँमा पनि कति केटा केटीको विवाह हुन्छ र गाउँले केटाहरूले सहरको केटीहरू पनि पाइरहेको छ अनि सोसियल मिडियामा पनि भेटघाट हुन्छ र कसैलाई थाह हुँदैन कि त्यो मान्छे कताको हो भनेर र यसरी नै विवाह हुन्छ र मलाई चाहिँ अहिले लाग्छ कि ग्रामीण क्षेत्रको युवाले जीवनसाथी पाउनु त्यस्तो समस्या लागेको जस्तो लाग्दैनँ किनभने मेरै गाउँमा पनि युवाहरूले बाहिरबाट धेरै केटीहरूलाई विवाह गरेको छ गाउँले मानिसहरू पढ्नका लागि काम गर्नका लागि जानुपर्छ सहरतिर तर जस्तै गरे पनि अन्तमा आफ्नो ठाउँमा नै आउनुपर्छ तर कतिको चाहिँ यस्तो खालको काम हुन्छ जो गाउँमा बसेर काम गर्नु सकिँदैन बाहिर नै गएर गर्नुपर्छ र त्यसै कारण चाहिँ उनीहरूले सहरलाई नै प्राथमिकता दिनुपर्छ भनेर देखिन्छ र काम कुरोले गर्दा बसेको छ भने पनि छुट्टीहरू हुँदा आफ्नो परिवारसँग भेटघाट गर्न आउँछ तर गाउँ घरमा त काम कुरो पाउँदैन पाउँदैन नै भएर भनेर मानिसहरूलाई सहरतिर जान कर नै लाग्छ किनभने सानोदेखि ठुलो नोकरी गर्नको लागि सहरतिर जानु नै पर्छ र त्यसै गरेर यी सबै कारणहरूले गर्दा धेरै मात्रामा मान्छेहरू सहरमा नै बसोबासो गर्न थालेको छ